मैले बिहान आठ बजीतिर मुस्कान होटेलमा चाहिँ फोन गरेको थिएँ उयो चौमिन र पिज्जा अर्डर गरेको थिएँ अन्त अब यो मौ मौसम खराब भएको कारणले गर्दा चाहिँ पानी परेको कारणले गर्दा चाहिँ अब आठ बजीको अर्डर गरेको ढिलो आइपुग्यो ढिलो मेरोमा चाहिँ ढिलो आइपुग्यो अन्त ढिलै आइपुगे भए पनि मिठै थियो उयोहरू चौमिनहरू पिज्जाहरू मिठो थियो टेस्टी थियो त्यहाँनिर अब मिठो पाउँदो रहेछ राम्रो पाउँदो रहेछ मिठो लाग्यो मैले त्यै गुणहरू पाएँ त्यहाँनिर राम्रो लाग्यो अन्त मैले त्यो अब त्यो भाइलाई है भनेँ अँ राम्रो रहेछ मिठो लाग्यो मलाई भन्दै भनेँ अनि